हाम्रो या कालिम्पोङमा प्राइभेट स्कुल पनि थुप्रै छ सरकारी स्कुल पनि थुप्रै छ तर राम्रो राम्रो छ तर के गर्नु स्कुलमा खालि इङ्ग्लिसहरू मात्रै पढाउँछ धेरै स्कुलमा नै इङ्ग्लिसहरू पढाउँछ के अरे इङ्ग्लिस पढ्छ नेपाली पढ्नु गऱ्यो भने के अरे फाइन तिराउँछ हाम्रो नेपाली भाषा त पढ्नु पनि पाउँदैन प्राय जस्ता नानीहरूले इङ नेपाली पढ्नु पनि बिर्सिसक्यो बोल्नु पनि अनकनिँदै बोल्छ खालि इङि्गलिसमा मात्रै बोल्नु खोज्छ उनीहरूको भाषा नै सबै इङ्ग्लिसबाट भइसकेको छ अहिले तर पढ्नु के स्कुलहरू त धेरै धेरै राम्रो राम्रो स्कुलहरू छ एउटा सब्जेक्ट मात्रै हुन्छ नेपालीको अरू प्राय सबै इङ्ग्लिसबाट मात्रै हुन्छ त्यही कारणले ना मेरै नानीले पनि त जान्दैन खालि इङ्ग्लिसबाट मात्रै पढ्छ नेपालीको त पढ्नु लेख्नु केही जान्दैन होनि खासगरी हाम्रो भाषा नै नेपाली हो तर के गर्नु इङ्ग्लिसबाट नै भन्नुपर्छ सबै कुरो नै नेपाली त भुलिसक्यो